हेलो हजुर ए गुड मर्निङ सर हवस् सर हजुर ए हजुर सर भन्नुहोस् न हजुर सर हजुर सर हजुर सर होइन त त्यस्तो केही अब त्यस्तो त केही सबै हुँदैछ राम्रोसँगले त्यस्तो उयो त केही भएको छैन हवस् हवस् सर हजुर सर होइन त्यस्तो त केही उयो छैन सबै समयमा नै हुँदैछ क्लासहरू त राम्रै हुँदैछ अँ हजुर हजुर हजुर मेरोबाट त भन्नु त केही छैन सर सबै सब्जेक्टहरू त स सबै राम्रै छ ठिकै चलिरहेको छ हजुर नेपाली एकदम ठ ठिकै हुँदैछ त अहिले हजुर अस्ति त त्यही केही प्रब्लम भएको थिएछ कि उसको त्यही भएर चाहिँ अलिकति बसेको रहेछ उहाँहरूले भन्नुभएको थियो त्यो त खै त्यो एक दिनको लागि त्यही त्यो यो प्रब्लम भएको थियो कि अरू केही त्यस्तो उयो छैन हजुर हजुर गेम्सहरू त अब तपाईँको अब जुन चाहिँ उसमा टाइम सेड्युल छ त्यही हिसाबले नै चलिरहेको छ अहिले हजुर हजुर हजुर होइन तिनीहरूको सिलेबस अलिक त्यो उयो भएको थिएन होला कि अन्त त्यहाँ एउटा सरले त्यो त्यही गर्नुभयो होला नि त त्यो त के हजुर त्यो भएर चाहिँ अलिकति गेम्स हजुर त्यो भएर त्यही त्यो अस्ति इङ्गलिसको पनि त्यो अलिकति त्यो मिसहरू आउनुभएको थिएन त्यो गरेर त्यसको के अलिकति यता गराउनु चाहिँ थियो कि त्यो भएर नि ए हजुर हजुर हजुर हजुर अँ हुन्छ हुन्छ सर ओके सर